मैले त पोहोर सिलगडीमा गएर कुर्ता सुरूवाल किनेक थिएँ कस्तो राम्रो अहिले रहेछ अहिले एक वर्ष भयो अहिलेसम्म पनि जस्तोको त्यस्तै छ कलर पनि यति राम्रो मलाई मन पर्ने मेरो त कलर ग्रिन हो ग्रिन कलरको दामी राम्रो थियो अहिले त्यस्तै जस्तोको त्यस्तै छ एक वर्ष भइसक्यो अब यो पालि पनि म त त्यहीँ सिलगडीमै गएर किन्नु पर्यो नानीहरूलाई त्यही दोकानमै किनिदिनु पर्यो मजाको अब लुगा पनि राम्रो खाले एकदम नघट्ने रङ्गहरू नजाने एकदम राम्रो पाएँ अब यो पालि अब उहीँ गएर नानीहरू सबैलाई उहीँ नै किनिदिनु पर्यो गएर